शिक्षा र रोजगारी र सामाजिक स्थितिको लागि चाहिँ अब हामीहरू यहाँ दार्जिलिङमा महिलाहरूलाई धेरै असुविधा नै छ किनकि अब हामी कहीँ गएर काम गर्न सक्दैनौँ यहाँनिर त्यस्तो ठुल ठुलो फ्याक्ट्रिहरू केही छैन सानोतिनो काम गरेर नै गुजारा गर्नुपर्छ के महिला होस् या पुरुष सानोतिनो काम गरेर घर चलाउने र नानीहरूलाई केही पढाउने शिक्षा दिने गर्छौँ हामी त्यस्तो ठुलो केही काम गर्न सक्दैनौँ किनभने यहाँरि ठुलो केही त अफिसहरू केहरू छैन र रातको टाइममा हामी महिलाहरू केही निस्किएर टाढा टाढा काम गर्न जान सक्दैनौँ न नानीहरूलाई को निम्ति सानोतिनो काम गरेर शिक्षा दिन सक्छौँ